रोग लाग्दाखेरि चाहिँ अब होइन अब जस्तै ज्वरो आउँदाखेरि बिमार लाग्दाखेरि चाहिँ आफू तातो तातो भएर बस्नुपर्छ दबाई खानुपर्छ उयो गर्नुपर्छ एकदम राम्रो नै गर्नुपर्छ एकदम राम्रो गर्नु नै पर्छ जतिसक्दो चाहिँ आफूलाई के भन्नु सक्दाखेरि चाहिँ एकदम आफू चाहिँ जतिसक्दो टाढो टाढो गएर छिटो छिटो जाती भएको नै राम्रो किनकि हस्पिटल अस्पतालहरू देखाएको राम्रो जाती भएन भने चाहिँ एकदम नै साह्रो नै पर्छ होइन एकदम साह्रो पऱ्यो भने चाहिँ एकदम साह्रो नै पर्छ एकदम उइसमा गरेर चाहिँ एकदम नै साह्रो नै पर्छ होइन ज्वरो खेरि उयो गर्दाखेरि एकदम नै साह्रो पर्ने कारणले गर्दा